मैले चाहिँ जीवनमा सिकेका केही महत्त्वपूर्ण पाठहरू के हो भने मैले जुन कुरा सिकेको छु त्यो चाहिँ जिन्दगीमा हामी मानिसले चाहिँ मानिस भएर जन्मिए पछि हामीले कहिल्यै हार मान्नु हुँदैन रहेछ जुनै परिस्थितिमा पनि कोही बेला यस्तो दिन पनि आउँदो रहेछ कि मानिसलाई त्यो दिन हामी कोही दिन भोकै पनि बस्न सक्नु पर्ने रहेछ कोही दिन हाँसेर पनि बस्नु पर्ने रहेछ जुन दिन चाहिँ पेटमा खाना छैन त्यो दिन हामी हाँसेर बसेको पनि छेउको मानिसले चाहिँ यो मानिसलाई के भयो वा कसरी गर्दैछ भन्ने कुरा चाहिँ उसले थाहा नपाओस् भन्ने कुराहरू मैले भुली नसक्ने कुराहरू सिकेको छु र यिनीहरूलाई यसरी प्रभावित पारेको छ कि म अहिले पनि जति सक्दो म आफूले काम गरेर दुःख गरेर राम्रै खाए राम्रै लाए पनि म मेरो नानीहरूलाई चाहिँ यही भन्छु कि तिमीहरूले समयको कदर गर्नु पर्छ